मेरो क्षेत्रको विद्यार्थीहरूले अनुसरण गर्ने पाठ्यक्रम अथवा डिग्री कार्यक्रमहरूमा चाहिँ के के हुन्छन् भन्दाखेरि गणित हुन्छन् विज्ञान हुन्छन् विज्ञानमा के के हुन्छन् भन्दाखेरि फिजिक्स् केमेस्ट्री जुलोजी बोटानी माइक्रोबायोलोजीहरू हुन्छन् अनि यता आर्ट्स सब्जेक्टहरूमा इङ्ग्लिस नेपाली बङ्गाली अनि धेरै त्यस्ता सब्जेक्टहरू हुने गरेका छन्